मलाई चाहिँ मेरो जीवनमा चाहिँ मेरो आमा र बाबाले गर्दाखेरि चाहिँ कतिवटा चिजहरू सिकेको छु जसमा चाहिँ मेरो आमाकोबाट चाहिँ म एकदम केयर गर्नु सिकेको छु अनि सेल्फ इन्डिपेन्डेन्ट हुनु सिकेको छु किनभने अब मेरो मम्मीले भन्नुहुन्छ कि कहिले पनि डिपेन्डेन्ट नहुनु अरूमा त्यही भएर म म फर्स्टमा चाहिँ सेल्फ इन्डिपेन्डेन्ट हुनु सिकेको छु जसमा चाहिँ म आफै बिलिभ गर्छु कि अगर तिम्रोमा काम छैन बट स्टिल तिमीले केही सानो एउटा दोकानै गरेर भए पनि या सानो बिजिनेसै गरेर भए पनि आफ्नो खुट्टामा उभिनु भनेर चाहिँ मेरो मम्मीले भन्नुहुन्छ त्यही म एउटा सिकेको छु कतिवटा कुराहरू है अनि मेरो बाबाकोबाट चाहिँ मैले एउटा पेसेन्स हुनु सिकेको छु जे जस्तो पनि सिच्युएसन आवओस् तर एकदम स्थिर बुद्धि लगाएर आफ्नो पेसेन्स लेभललाई चाहिँ कन्ट्रोल गरेर चाहिँ आफ्नो प काम अगाडि बढ्नु त्यो कुरो चाहिँ मैले एकदम मेरो मम्मी पापाबाट सिकेको छु अन्त लास्टली चाहिँ मलाई लाग्छ कि एजुकेसन चाहिँ लाइफमा सबसे महत्त्वपूर्ण चिज हो जहाँ चाहिँ पढाई छ भने चाहिँ तिमी जहाँ पनि जाऊ जता पनि जाऊ तिमीलाई कसैले पनि चिट गर्नु सक्दैन लन्ड्याउनु सक्दैन आफै एउटा कुन अब बाटोमा जाँदैछु राम्रो बाटोमा जाँदैछु या नाराम्रो बाटोमा जाँदैछु भनेर चाहिँ एउटा आफू पढेको छु नलेज छ भने चाहिँ यस्तो हामीले यो छुट्याउनु सक्ने चाहिँ एउटा क्षमता हुँदो रहेछ भनेर चाहिँ मलाई आफूलाई अनुभव लाग्छ